म चाहिँ फुलको खेती चाहिँ छतमा लगाउँदिनँ मेरो चाहिँ बारी छ आँगन छ आँगनको वरिपरि लगाउँछु र मेरो कोठेबारीहरू छ त्यो कोठेबारीहरूमा फुलको खेती लगाउँछु र त्यस को घरको वरिपरि र मलाई धेरै सुविधा हुन्छ पानीहरू हाल्नु र हेरचाह गर्नुको पनि सुविधा हुन्छ र म घरको आँगनतिर र घरको वरिपरि लगाउँछु